अङ्कल के भन्छ यहाँबाट मलाई चाहिँ पेदुङ जानु छ हो अनि सधैँ जाने के अरे सत्ताइस माइलको बाटो त बन्द रहेछ अनि यता माथिबाट गोरुबथान भएर जाँदैरहेछ है कति टाइम लाग्छ होला एक्जेक्टली ढिलो पुग्छ कि छिटो पुग्छ होला है त्यो तलभन्दा त तल सत्ताइस माइलको बाटोभन्दा अन्त पुरा बिग्रिरहेको रहेछ कि अन्त नि